गुड आफ्टरनुन सर हजुर म रितू बोलेको कि रितू राई सर तपाईको स्कुलबाट हजुर सुन्नु होस् न म यो आर्ट्स लिउँ भनेर सोच्दै थिएँ कि सर अन्त आर्ट्स लिनु कि साइन्स लिनु भइरहेको थियो भइरहेको छ मलाई कि अहिले अन्त मलाई के लिँदा ठिक हुन्छ होला हौ सर हजुर हजुर होइन सर सर मैले क्लास टेन सकेँ हजुर माध्यमिक दिएँ सर हजुर माध्यमिकमा सिक्सटी एट आएको छ

हजुर हजुर

हजुर हेलो हजुर हजुर भन्नुहोस् न सर हजुर हजुर हजुर हजुर हजुर

मलाई मलाई हुनु त पछि गएर टिचरहरू हुनु मन छ सर

रुचि चाहिँ सर मलाई हुनु त म्याथ पनि मनपर्छ सर मलाई केमिस्ट्री पनि मनपर्छ अन्त मलाई लिटरेचर पनि पुरा मनपर्छ मलाई इङ्लिस र नेपाली नै हजुर हजुर सर हजुर हजुर सर हजुर सर हजुर हजुर हजुर हजुर सर हजुर सर हजुर हजुर हजुर हजुर हजुर सर

हजुर हजुर सर ए हुन्छ हजुर हजुर हजुर सर हजुर सर हजुर सर

हजुर हजुर हजुर

हजुर हजुर सर

हुन्छ सर हुन्छ सर थ्याङ्क यू सर